डाइरियाहरू हुँदाखेरि चाहिँ हामीले नुन चिनी पानी पकाएर दिन्छौँ अनि साह्रै साह्रै बेसी भयो भने चाहिँ हस्पिटल लिएर जान्छौँ अनि